हेलो नमस्ते तपाईँ ठिकै हुनुहुन्छ एकदम अब लु है आउँदैछ है अब चाडबाडहरू दसैँ क्रिसमसहरू सबैजनालाई स्वागत छ तपाईँहरू आइदिनुहोस् होला सबैजना परिवारै मिलेर है हुन्छ मेरो निमन्त्रणालाई स्वीकारिदिनु भयो त्यसको लागि धन्यवाद छ तपाईँहरूलाई चाहिँ अब दसैँहरू पनि आउँदैछ दसैँको छेउ छेकमा पनि छ है अब दसैँको बेलामा अब निकै त्यतिखेर चल् चल्दै आएको खसीको मासु र बस्तीको कुखुरा काटेर खान्छ सबैजनाले है मिलेर अन्त घर परिवार आफ्नो रिलेटिभ्सहरू सबैजनालाई को को सन्तानहरू छ जहाँ जहाँ कहाँ कहाँ कहाँतिर छ सबैलाई निमन्त्रणा दिएर सबैलाई बोलाएर यो दसैँ हामी मनाउँदैछौँ तपाईँ पनि आइदिनुहोस् होला भनी आग्रह गर्दछु त्यो दिन अब पचाउनीसँग चिउरा दही चिउरा अनि चिउरा दही केरा मिसाएर चिनी हालेर अब त्यसरी खान्छ है अनि सबैजनालाई भाइटिकाहरू लगाइदिन्छ त्यसको साथ त्यसमा पनि आइदिनुहोस् अनि अनि एक त्यसको दुई महिनाबाद फेरि क्रिसमस छ क्रिसमसको टाइममा पनि तपाईँहरू आइदिनुहोस् होला त्यतिखेर झन अब महा उयो नै हुन्छ त्यतिखेर त्यतिखेर मज्जाले रमाइलो नै हुनेछ चर्चमा सबैजनालाई त्यतिखेर बढादिनको टाइममा सेलरोटीहरू पोल्छ आलुदम है अनि चिउराहरू उयो दिन्छ त्यतिखेर जाडोको महिनामा तातो तातो सुप खाएर सबजना बस्छ अन्त त्यसरी नै खानापिनाहरू बाँढिनेछ सुँगुरको मासु त्यो दिन मज्जाले नै काटिनेछ मज्जाले मनाउँछ अनि अरूहरू पनि आइटमहरू बनाउँछ तर पनि विशेष गरी चाहिँ उयेसलाई नै सुँगुरको मासुलाई नै हुन्छ अरू तपाईँ के भन्नुहुन्छ सेलरोटीहरू त सौदापात गरिसकेको छ खालि चामल बस्तीको चामल किनेर पिठो बनाउनु मात्रै छ त्यो पनि बनाइसक्यो भने तपाईँहरू आउनु अगाडि रेडीसेडी भइसकेको हुन्छ नि सबै कुरो टिभी यहाँ ए हुन्छ हुन्छ तपाईँहरू हजुर हजुर तपाईँहरू आउनु अगाडि चाहिँ हजुर उयो चाहिँ एकपल्ट चाहिँ भनिदिनुहोस् है हामी चाहिँ यति तारिक आउँदैछ भनेर त्यो दिन आएपछि चाहिँ सँगै गर्नेछौँ है बढादिन क्रिसमस सबै कुरो हुन्छ